मलाई चाहिँ साउथ इन्डिया साउथ इन्डियन खाना चाहिँ अब विशेष गरी अब बिरियानी है चिकन बिरियानी भनौँ चिकन बिरियानी नै चल्छ हाम्रो यतातिर प्रायः होइन किन हामी अरू त्यस्तो उयो हुँदैन खाँदैनौँ तर त्यसमा चाहिँ धेरै अब हेर्दा पनि राम्रो र मिठो पनि हुन्छ र मलाई त्यो साउथ इन्डियन खाना बिरियानी चाहिँ बनाउनु मलाई एकदमै राम्रो लाग्छ